प्रेरणाको लागि मैले अब प्रयोग गर्ने केही अनलाइन साइटहरू चाहिँ हो इन्स्टाग्राम इन्स्टाग्राम चाहिँ अब अहिले एकदमै अब होइन हालैमा अब एकदमै एउटा अब फेमस होइन यो हो अनलाइन साइट हो जोबाट जसबाट चाहिँ मैले अब म मलाई अब मनपर्ने सेलिब्रेटीहरू भयो अब मेरो रोलमोडलहरूको बारेमा चाहिँ म अब उयो इन्फर्मेसनहरू प्राप्त गर्नसक्छु इन्स्टाग्रामको थ्रुबाट चाहिँ म अब इग्जामिनेसनसहरू डिफरेन्ट डिफरेन्ट अब जस्तो सी टेटहरू भयो युपिएससी इग्जाम्सहरू त्यो सबैको लागि नेटहरूको लागि पनि म त्यो फलो गर्छु त्यो इन्स्टाग्राम एकाउन्ट त्यसको लागि फलो गर्छु र अब युपिएससी जस्तै अब आइएएस आइपिएसहरूले पनि अब उनीहरूले के गर्दैछ सोसाइटीमा होइन त्यो सबैको लागि चाहिँ अब उनीहरूले अब इन्फर्मेसनहरू चाहिँ अब हामीलाई आफ्नो फलोवर्सहरूलाई देखाउनुको लागि चाहिँ अब कस्तोहरू कामहरू गर्दैछ त्योहरू हालेको हुन्छ त्योहरू देख्छु एकदमै अब म इन्सपायर हुन्छु त्योहरू सबै देखेर सेलिब्रेटीहरूको बारेमा पनि देख्छु अब हामीले अरूबाट त अब सेलिब्रेटीहरूको चालहरू पाउन सक्दैन तर थ्रु इन्स्टाग्राम अब दे सेयर एब्रिथिङ वित अस होइन अन्त त्यही भएर चाहिँ अब हामीले थ्रु इन्स्टाग्राम चाहिँ अब उनीहरूको लाइफमा के हुँदैछ त्योहरू सबै अब हामीले जान्नसक्छौँ इग्जाम्सहरूको पनि अब पुरा अपडेटहरू दिएको हुन्छ युपिएससी इग्जाम्सहरूको पनि क्वेसन्सहरू कस्तो आएको हुन्छ प्रिभियस इयरमा त्यो सबै पनि सेयर गरेको हुन्छ ग्रुपहरू खोलेको हुन्छ अन्त यो चाहिँ अब स्टुडेन्टहरूको लागि अन्त इग्जाम्स अब इग्जाम्समा इन्ट्रेस्ट राख्नेहरूको लागि पनि राम्रो साइट हो र फे र फेसबुकबाट चाहिँ म अब न्युजहरू के के हुँदैछ इन्डियामा एन्ड एराउन्ड द वर्ल्ड वाटएभर इज ह्यापनिङ त्योहरू अब सबै चाहिँ अब हामीले फेसबुकबाट जान्नसक्छ अलर्ट हुनसक्छ हामीले त्यो न्युजहरू देखेर अन्त अँ वेरएज अब हामीले यो फेसबुकबाट चाहिँ आफ्नो अब साथीहरू होइन अब हामीले अब उनीहरूलाई डेली लाइफमा अब हामीले भेट्नु सक्दैन तर पनि अब थ्रु फेसबुक हामी उनीहरूसँग कम्युनिकेट गर्नुसक्छ अन्त मलाई चाहिँ लाग्छ कि फेसबुक पनि एउटा एकदमै अब कम्युनिकेसनको लागि चाहिँ एकदमै अब यो एउटा स्ट्रङ प्लेटफर्म हो अन्त पिन इन्ट्रेस्टबाट चाहिँ अब म स्कुलको अब प्रोजेक्टहरू दिएको हुन्छ टपिकहरू दिएको हुन्छ अब कोही बेला आइडियाहरू हुँदैन हामीलाई तर अब पिन इन्ट्रेस्टमा गएर हामीले केही टपिक सर्च गऱ्यो भने अब टक्क अब आइडियाहरू आउँछ सबै राम्रो अब क्लियर हुन्छ त्यस त्यहीँबाट नै इन्सपायर भएर हामीले अब आफ्नो प्रोजेक्ट मजाले गर्नुसक्छ र अब डिफरेन्ट डिफरेन्ट अटायरहरूको लागि आइडिया अब डिफरेन्ट डिफरेन्ट कुराहरूको लागि जसको लागि पनि हामी पिन इन्ट्रेस्टमा चाहिँ अब हेर्नुसक्छ